व्यापार वाणिज्य जस्ता स्थानीय अर्थ व्यवस्थामा नेपाली भाषाद्वारा नै हामी आफ्नो व्यवसायहरू चलाउने गर्छौँ र स्थानीय ठुला ठुला बजारहरूमा हाम्रो वाणिज्य व्यापारहरू क्षेत्रीय भाषा नै हामी क्षेत्रीय भाषा नेपाली नै हामी यो भाषा बोलेर नै हामी आफ्नो वाणिज्य व्यापारहरू चलाउने गर्छौँ अन्य भाषिक व्यापारीहरूले पनि नेपाली भाषाद्वारा नै हाम्रो कतिपय व्यापार वाणिज्यहरूमा उहाँले आफ्नो हाम्रो नेपालाी भाषाद्वारा नै उहाँहरूले पनि प्रयोग गर्ने गर्छन् र हामीलाई नेपाली भाषा नै शुद्ध र सजिलो भएकोले गर्दा हामीले व्यापार वाणिज्यमा यही भाषालाई प्रयोग गर्ने गर्छौँ